ए तपाईँकोमा खाता किताबहरू छ होलसेल रेट हो तपाईँहरूको म यहाँ सिटोङ बस्तीबाट

मला मला मलाई चाहिएको ए हजुर ए

मलाई चाहिएको सबै तपाईँकोमा भएको आइटमहरू नै चाहिएको तर रेट चाहिँ सही लगाउनुपर्छ हजुर हजुर म एक दिन दुई दिनमा आउँछु तपाईँकोमा मात्रै अब खाता जस्तै अब यो स्टेसनरी स्टेसनरी आइटम त मोटामोटी सबै नै एकसरो नै सबै नै चाहिएको छ हजुर मेरो हजुर स्कुलकै छेउछाउमा दोकान भएकोले गर्दाखेरि स्टुडेन्टहरूलाई अब एकदमै यो चिज खोजेकोले गर्दा हुन्छ